हामी चाहिँ अब घरमा चाहिँ बस्दैन हामी चाहिँ अब पढ्नुको लागि पढ्नुको लागि स्कुल यता कालिम्पोङ बजारपट्टि बस्छ नि त रेन्टमा अन्त त्यसै कारणले हामी त्यत्ति बिवेर चाहिँ छैन रेन्टमा त अब अन्त हामी अब फोनमै अलिअलि हेर्छ त्यही कपिल शर्मा सोहरू होइन अलिअलि त्यो फोनमा जे आयो त्यही सोहरू हेर्छ अब त्यही हो